मैले खाजा बनाउँदाखेरि चाहिँ अब कोही बेला रोटी बनाउँछु कोही बेला पुरी बनाउँछु कोही बेला भेज फाले बनाउँछु कोही बेला चाउमिन बनाउँछु कोहा बेला चाहिँ पराठाहरू बनाउँछौँ अन्त लिभिड लिभिड पनि बनाउँछौँ अब हामीले बिहान सधैँ अब एउटै खा खाजा चाहिँ खाँदैनौँ हामी अलग अलग खालको खाजाहरू बनाउँछौँ अन्त अब यसमा चाहिँ यो यो बनाउनेभरिमा चाहिँ लिभिड लिभिडको चाहिँ अब म रेसिपी भन्छु यसलाई बनाउँदाखेरि चाहिँ बोलमा आँटा राखेर आँटा रोटी पोल्दाखेरि जसरी आँटा गुन्छ त्यसरी नै आँटा गुनेर चाहिँ अन्त यसलाई चाहिँ हातले नै मसिनो बनाउनुपर्छ अब के भन्नु अब यस्तो हातले दलेर चाहिँ मसिनो मसिनो टुक्रा टुक्रा टुक्रा बनाउनुपर्छ त्यहाँदेखि अन्त त्यसलाई चाहिँ पानीमा थुक्पा जसरी हामीले पकाउँछ त्यसरी नै यसलाई पनि पकाएर चाहिँ तार्नुपर्छ त्यो तारेपछि सकेपछि चाहिँ पियाज टमाटर धनिया कोपी गाजर अब जति पनि अब हामीले चाउमिनमा खाने सब्जीहरू हुन्छ त्यसरी नै हामीले पकाएर चाहिँ त्यहाँदेखि अन्त त्यो जुन चाहिँ पाकेको आँटा हुन्छ त्यसलाई लगाएर चाहिँ मज्जाले भुटेर चाहिँ अन्त एकछिन पकाएर चाहिँ अब निकाल्नुपर्छ लिभिड लिभिड बनाउँदाखेरि चाहिँ अब हामी त्यसरी बनाउँछौँ